ए योपालि त खोइ हामी त हुनु त नानीहरूलाई प्रयाक्टिस गराउँदैछौँ लागि हो एउटा छब्बिस जनवरीको रिपब्लिक डेको लागि हौ हामी नानीहरूलाई चाहिँ अलिक मार्च पासहरू सिकाउँदैछौँ कतिवटा उनीहरूको डान्स प्रोगामहरू पनि छ हो डान्स प्रोगामहरूमा पनि हामीले धेरै नै उनीहरूलाई एउटा प्रयाक्टिस गराउँदैछौँ स्कुलको टिचर्सहरू राखेर उनीहरूको जति पनि क्लास छ क्लासमा चाहिँ उनीहरूले एउटा क्लास सकेर चाहिँ उनीहरूले आफ्टर क्लास चाहिँ उनीहरूलाई डान्स प्र्याक्टिसहरू गराउँदैछौँ रिपब्लिक डेमा चाहिँ हाम्रो स्कुलहरूको चाहिँ अब जति पनि भाग लिने स्कुलहरू छ है कालेबुङमा जति पनि स्कुलहरू छ सबैले नै एउटा मार्च पासदेखिन्को चाहिँ एउटा डान्स प्रोग्राम एउटा प्रत्येक कुरामा नै एउटा उनीहरूलाई हामीले एउटा राम्रोसित चाहिँ एउटा ट्रेनिङ गराउँदैछौँ हो प्रयाक्टिस गराउँदैछौँ र त्यस्तो पो छ हो तपाईँको स्कुलमा एकदम एकदम डान्स कम्पिटिसन हुन्छ उनीहरूको प्राइजहरू उनीहरूलाई वितरण गरिदिन्छौँ यसमा हाम्रो चिफ गेस्टहरू चाहिँ हाम्रो एमएलए सहाबहरू हुन्छ है अब हुन सक्छ हामी अब यसमा डिएम मेडमहरूलाई पनि हामीले एउटा उनीहरूलाई एउटा इनभिटेसन कार्डहरू दिएर चाहिँ उहाँहरूलाई चाहिँ एउटा हाम्रो रिपब्लिक डेमा चाहिँ आइदिनुहोस् भनेर चाहिँ उहाँहरूलाई एउटा हामीले रिक्वेस्ट पत्र पनि पठाएको छौँ हामीले उहाँहरू सब आइदिनुहुन्छ होला आएर चाहिँ जति पनि स्कुलले जतिवटा हाम्रो कालेबुङ इन्टर स्कुलले भाग लिनेभएको छ स्कुलमा चाहिँ एउटा भाग लिएर चाहिँ उनीहरूले मार्च पासदेखिन् लिएर डान्स कम्पिटिसन लिएर सबै कुरो हुन्छ मार्च पासदेखि कम्पिटिसन डान्स कम्पिटिसन सबैलाई ऊ गरेर हामीले सबैलाई त्यो एउटा प्राइस डिस्ट्रिब्युट गर्ने चाहिँ हाम्रो डिएम मेडमले पनि एउटा वचन दिनुभएको छ हो त्यस्तो पो छ त तपाईँको हजुर एकदम एकदम अउनु डिएम मेडम अउनुहुन्छ हुनुसक्छ एसपी मेडम पनि आउनु सक्छ उहाँहरू सबैलाई नै हामीले एउटा इन्भाइट इन्भिटेसन कार्ड दिएको छौँ कसैलाई पनि छुटाएको छैनौँ हो त्यस्तो पो छ त गार्जेनहरू स्कुलको स्कुलको गार्जेनहरू आउनुहुन्छ है टिचर्सहरू हुन्छ सबै स्कुलमा हाम्रो स्कुलमा यहाँ भेला हुन्छ त्यस्तो ल मेला ग्राउन्डमा एकदम एकदम प्रयाक्टिसहरू सब राम्रो हुँदैछ स्कुल प्रत्येक स्कुलमा नै एउटा डान्सदेखि लिएर मार्च पासदेखि सबै कुरोको एउटा राम्रो एउटा ऊ यो चाहिँ प्रयाक्टिस हुँदैछ डान्सको अन्त मार्च पासहरूको सबै कुरो हुँदैछ आफ्नो आफ्नो स्कुलहरूले हो त्यस्तो पो छ त राम्रो हुँदैछ यसपालि ल डिएम मेडम पनि आउँदैछ हु हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ एकदम एकदम कुनै कुरोको केही असुविधा भयो भने नानीहरूलाई केही असुविधा भयो भने तपाईँहरूले हामीलाई कल गर्न सक्नुहुन्छ कल गर्दाखेरि चाहिँ हामी तपाईँलाई यो सबै कुरोमा एउटा सहयोग दिन सक्छौँ नानीहरूलाई कुनै असुविधा नहोस् ढिलो छिटो भयो भने हाम्रो त्यो सबै जिम्मेवारी हो स्कुलको जिम्मेवारी हो घरमा ल्याउ एउटा पुऱ्याउनु ढिलो भएको खन्डमा पुऱ्याउने हामी सब गाडीको व्यावस्था गरेको छौँ उनीहरूको खानु पिउनुको कुनै असुविधा चाहिँ हुँदैन हुनु चाहिँ हामी यो सब यो चाहिँ सबै माथि हाम्रो डिएम मेडमले सबै कुरो एउटा रिपोर्टको रूपमा उहाँको तरफबाट नै व्यावस्था गरिदिनु भएको छ

ए हुन्छ हुन्छ एकदम हुन्छ हुन्छ एकदम स्योर तपाईँ एकदम सुर्ताउनु पर्दैन तपाईँ ल सुर्ताउनु पर्दैन नानीहरू हाम्रो जिम्मा छ हाम्रो स्टुडेन्टहरू हो ल हुन्छ हुन्छ